सबै च्यानलहरू हेर्छु केटिभी गोर्खा च्यानल भ्लग्स गरिमा इन्टरटेन्मेन्ट सिरियलमा हेऱ्यो भने यो सानी भुन्टी मालती कुमकुम भाग्य इतिहास सबै हेर्छु र सानीमा एउटा सामाजिक समाजै है घर परिवारमा भएको कतिवटा घटनाहरू विषय लिएर त्यसमा छ र मालतीमा कुमकुम भाग्य है यस्तोहरू म चाहिँ यस्तोहरू हेर्छु र केटिभीमा पनि म सबै केटिभीको न्युजदेखि लिएर है त्यहाँ

अन्य भाषाको जस्तै यहाँनेर भोटिया समुदायकोहरूले पनि यहाँनेर कार्यक्रम गरेको हन्छ र उहाँहरूको त्यो उहाँहरूको पनि म सबै कुराहरू उहाँहरूको कार्यक्रममा पनि म सबै कुराहरू हेर्न रुचाउँछु मलाई आफ्नो भाषाको पनि म सबै कुराहरू हेर्न रुचाउँछु र यहाँनेर कार्यक्रमहरू भइबस्छ हाम्रो यहाँनेर कालिम्पोङमा अति नै बेसी कार्यक्रमहरू हुन्छ सांस्कृतिक कार्यक्रमहरू हुन्छ यहाँनेर सांस्कृतिक कार्यक्रमहरू हुन्छ यति नै गर्छु